हजुर एक जनवरी नयाँ वर्षको दिन म आफ्नो साथीभाइलाई घरमा बोलाउने गर्छु र मेरो परिवार अनि साथीभाइ बिचको सम्बन्धलाई बढाउनको लागि साँझको समयमा स्टारगेजिङ सँगै गर्छौँ